जब म सानसानो थिएँ तब चाहिँ अब थुप्रो नामहरू थियो थुप्रो उनीहरूले छापहरू छोपेर छोडेर गएको थियो आफ्नो डिस्ट्रिक्टलाई रिप्रेजेन्ट गरेर होइन उनी उनीहरू अहिले हुनुहुँदैन बितिसक्नु भएको छ जतिसक्दो मलाई चाहिँ याद मलाई याद भएकोहरू चाहिँ राजु प्रधान हो अनि रोशनी राई हो राजु प्रधानले चाहिँ उहाँ चाहिँ एउटा नेसनल प्लेयर हो ब्याटमिन्टनको अन्त उहाँको चाहिँ एउटा ठुलो अब एउटा क्लब जस्तो छ ब्याटमिन्टन क्लब उनी उसले चाहिँ एउटा स्टुडेन्टहरू उनीहरूले त्यो गर्छ जो जो अब जो जोलाई इच्छा छ उनी राजु प्रधानले चाहिँ अलिकति भए पनि डिस्काउन्ट अब स्कोलरसिपहरू गर्छ जो जोलाई फ्रि एजुकेसन पनि दिन्छ जो जो चाहिँ एकदमैभन्दा गरिबबाट आएको जसलाई चाहिँ खेल्नु मनपर्छ उनीहरूलाई अलिकति स्पोनसर पनि गर्छ होइन रोशनी लामा रोशनी राई चाहिँ ऊ चाहिँ एउटा केटी मान्छे हो उसले चाहिँ पेदोङबाट रिप्रेजेन्ट गरेको छ म्याराथनहरू कुद्छ अन्त उस रोशनी लामा यत्ति अझै छ अन्त उनी उनीहरू उनीहरूले चाहिँ आफ्नो डिस्ट्रिक्टलाई रिप्रेजेन्ट गरेर आफ्नो छाप छोडी राखिराखेर चाहिँ सबैजनालाई त्यो याद छ